मलाई मनपर्ने नेपाली भाषाका लेखक वा कविहरूमध्ये चाहिँ पारसमणि प्रधान हुनुहुन्छ है किनभने उनी चाहिँ नेपाली साहित्यका एक असल व्यक्ति हुनुहुन्थ्यो है उनले नेपालीमा कथा कविता निबन्धहरू धेरै मात्रामा लेखेका छन् उनी नेपालीमा पहिलो व्याकरण तयार पार्ने एक असल कवि हुनुहुन्थ्यो हुनुहुन्थ्यो है हुनुहुन्छ र उसको कविताहरू धेरै नै मलाई मनपर्छ धेरै राम्रो ज्ञानहरूले भरिएका कविताहरू हुन्छन् है त्यही भएर मलाई पारसमणि प्रधान कवि पारसमणि प्रधान चाहिँ धेरै मनपर्छ असल व्यक्ति असल कवि हुनुहुन्थ्यो र अनि अझै उसको बारेमा भन्न चाहान् चाहन्छु कि उ चाहिँ कालिम्पोङ्गमै जन्मिए कालिम्पोङ्गमै हुर्किएको हुर्किएको हुनाले चाहिँ अझै धेरै राम्रो लाग्छ मलाई मनपर्छ सानो सानोमा पढेका कविताहरू है उनले अहिले कविता लेख्नुभएको कविताहरूमध्ये घडी कविता यस्ता असल असल कुराहरूले भरिएका कविताहरू लेख्नुहुन्थ्यो त्यही भएर मलाई पारसमणि प्रधान चाहिँ धेरै नै राम्रो कवि त्यही भएर मलाई मनपर्छ पारसमणि प्रधान चाहिँ